मलाई चाहिँ हाम्रो गाउँहरूमा चाहिँ सबभन्दा बेसी चल्ने चाहिँ नि ब्रोइलरको उयो ब्रोइलरको कामै लाग्यो किनभने नि अब गाउँ बस्ती हो होइन त्यहाँनिर हतपत अब के को अब सबै मासुहरू एभाइलेबल हुँदैन तर यो ब्रोइलर चाहिँ हर जगा एभाइलेबल हुन्छ चाहे बस्ती होस् चाहे सहर होस् होइन त्यो भएर चाहिँ ब्रोइलरको चाहिँ एकदम मान्छेले डिमान्ड बेसी हुन्छ क्याउ ब्रोइलरको चाहिँ किनकि कोही बेला पाहुना आउने कोही बेला के हुँदाखेरि ब्रोइलरै चल्छ फेरि अब हाम्रो गाउँतिर मा सबै अलि अलि सानो सानो बिजिनेस छ अब जस्तो कि यो मेकअपको भयो अब केटीहरूलाई मेन चाहिँ केटीहरूलाई के हुन्छ भने अब मेकअपको चाहिन्छ त्यसको लागि अब बजार जानु भएन अब त्यही भएर चाहिँ गाउँमा त्यो बेच्ने अब यो मेकअपको पनि राखेको छ चाहे तिमीलाई त्यसमा अब सानो भन्दा सानोदेखि पनि चिज पाउँछ टिका लिप्स्टिक गाजलदेखि ल्याएर बाईँ पोते अब जति पनि केटीहरूलाई चाहिने चिज त्यहाँ पाउँछ होइन अन्त अर्को चाहिँ के छ भने चाहिँ एउटा अब रासिन दोकान रासिन दोकान त मेन इम्पोर्टेन्ट हुनै पर्छ जस्तो चामल चामल दाल तेल अलिकति ठुलो रासिन दोकान होइन त्यो पनि राम्रो एकदम बिजनेस त्यो पनि राम्रो हो अन्त अर्को चाहिँ पार्लर पार्लर पार्लर पनि छ पार्लर पनि अब राम्रै चल्छ त्यो पनि केटीहरूले चलाउने नै अब चाहिँ केटीहरूलाई चाहिने चिजै हो अब त्यो त्यो भरि मध्येमा चाहिँ जे पनि अब बेसी चल्छ त्यो चाहिँ मलाई ब्रोइलरै लाग्यो किनकि अब चाडबाड आउँछ जे हुन्छ यसो अब के हुन्छ अलिकिति सानो प्रोग्राम भयो अब मासु चाहियो त्यसमा पनि म अब यता कसैलाई खानामा बोलाउँ त्यहाँ मासु चाहियो त्यसले गर्दाखेरि चाहिँ ब्रोइलरको चाहिँ साह्रै बेसी डिमान्ड रहेछ अन्त अन्त लुगाहरू पनि राम्रो छ लुगाहरूको बिजनेस पनि एकदम राम्रो छ अब लुगा हाम्रो गाउँमा पनि एउटा लुगा दोकान छ त्यसको पनि अब राम्रै छ लुगा बिजनेसको पनि राम्रै छ अब किनकि समर टाइममा समरको लुगाहरू चाहियो विन्टरमा विन्टरहरूको चाहियो त्यसले गर्दाखेरि चाहिँ अब लुगा भक्कु नभए एउटा छ त्यही भएर त्यो बिजनेस पनि एकदम राम्रो गइरहेको छ लुगा दोकान पनि होइन अब हाम्रो गाउँ पनि अब ठुलो गाउँ होइन अब सानो गाउँ हो सायद त्यो सानो गाउँमा पनि सबै एभाइलेबल चाहिँ छ